मलाई मन पर्ने खाने कुरो चाहिँ थुप्रै छ धेरै छ र फर्स्टमा भन्नु पर्दाखेरि चाहिँ चिकन मन पर्छ एकदमै मलाई र त्यो चिकनको बिरियानी पनि मन पर्छ चिकन करी पनि मन पर्छ चिकन कोर्मा पनि मन पर्छ र चिकनलाई हलका अलिकति फ्राई गरेर ग्रेभीसँग पकाएको पनि मलाई मन पर्छ त्यो मलाई एकदमै राम्रो लाग्छ नन भेजमा चाहिँ मलाई त्यो चिकन मन पर्छ र चिकनको मम पनि मन पर्छ पहिला अब आमाहरूले धेरै भन्दा पनि धेरै मज्जाले पकाएर दिनु हुन्थ्यो मिठो हुन्थ्यो र मैले पनि त्यसरी नै फेरि पकाएँ त्यो पनि मलाई एकदमै राम्रो लाग्यो र फेरि मैले अर्को सिकेँ चिकन कोर्मा बनाउनु चिकन कोर्मा मलाई बनाउँदाखेरि पनि एकदमै मिठो भयो र मेरो घर परिवारले पनि मन परायो त्यसैले मैले चिकन मम पनि ट्राई गरेँ चिकन मम पनि मेरो घरमा सबैले मन परायो मलाई पनि एकदमै मन पर्यो र अर्को नन भेज त्यो भयो र भेजमा भन्नु पर्दाखेरि चाहिँ मलाई पालक पनिर मन पर्छ र पालकमा चाहिँ एकदमै आइरन हुन्छ राम्रो हुन्छ हरिया हरियो परियो खानु भन्छ र पालक पनिर र बन्दकोपीको मम मलाई एकदमै राम्रो र फुलकोपी पनि एकदमै मन पर्छ खाने कुरोमा यो चाहिँ भेजमा भयो र ननभेजमा चाहिँ चिकन र भेजमा अझ भन्नु पर्दाखेरि चाहिँ मलाई मन परेको चाहिँ जरा इस्कुसको जरा चाहिँ एकदमै मन पर्छ र साग हरियो साग चाहिँ धेरै भन्दा धेरै मिठो लाग्छ र मलाई मेरो आमाले पहिला सानो म हुँदाखेरि पकाएर दिनु हुन्थ्यो मिठो हुन्थ्यो र डुकु भन्छ त्यो सागबाट नै चाहिँ साग हुँदै हुँदै गएपछि लास्टमा डुकु हुन्छ त्यो डुकु पनि एकदमै राम्रो हुन्छ मिठो हुन्छ र त्यो तपाईँहरूले पनि खानु भयो भने एकदमै राम्रो हुन्छ खानु होस्